हेलो कहाँ छ भाइ ए अँ होइन हौ तिमीलाई एउटा कुराको उयो गरौँ भनेर फोन गरेको थिएँ हौ यो आउने आइतवारको दिन नि मेरो घरमा यसो कुल पूजाहरू गर्नुपऱ्यो भनेर सोचेको थिएँ कि अनि छिमेकीहरूलाई बोलाउँदै उयो गरेको नि फोन गरेको नि यसो तिमीहरूलाई नि किन दगुरी बस्नु भनेर चाहिँ ना फोनको फायदा उठाउन भनेर फोन गरेको हौ तिमीलाई आइतवारको दिन पऱ्या छ अँ अँ अँ आइतवार यही आइतवार भनौ बुढो पाकाहरू छ हाम्रै घरकै बाजे छ पल्लो घरको बाजे छ राम कुमार छ धनमान छ हो गुमान सिँह बाजे पनि छ राम्रै हुन्छ पूजा डरभर केही छैन बाजेहरूले गरेको पूजा खानु आउन भनेर चाहिँ ल्याउनु केही पर्दैन भाइ अलिकति चटनी चाहिँ लिएर आऊ हो कानमा पनि लाग्ने धिमागमा पनि लाग्ने खालको झोलमा हुन्छ नि चटनी हो यस्तो चटनी चाहिँ बोकेर आऊ अरु के पनि पर्दैन ल्याउनु समय कतिबजी भने नि दिउँसो एघार बजीदेखि सुरु हुन्छ हो तिमी यसो सघाव पकाउ गर्ने मान्छे पनि छैन एघार बजी भन्नुको मतलब साढे एघार जतिमा तिर चाहिँ आइपुग न तिमी ल आइतबारै आइतवार ल सात तारिखको दिन पऱ्यो एघार बजी चाहिँ तिमी अब कुरा चाहिँ एघार बजी छ तर साढे एघार भित्रमा तिमी आइपुग्नु पऱ्यो ल ल त्यति भन्नुको लागि फोन गरेको थिएँ तिमीलाई